हेलो हजुर भन्नुहोस् न ए केरे अँ केरे केके छ काम चाहिँ भन्नु त कति छ काम ए ल ल त्यसो भने म ए ल ल म केरे कन्ट्याक्ट गरिदिन्छु कि म भनिदिन्छु नि ए कति दिनको काम कति दिन जस्तो लाग्छ होला हुन्छ म भनिदिन्छु नि ल ल म मिलाई त दिन्छु अब हेौँ न काम कति रहेछ हो हुन्छ म भोलि भोलि आउँदा हुन्छ तपाईँ घरमा बस्नुहुन्छ ए हुन्छ हुन्छ हुन्छ मेरोमा छ म्याट त कि म ल्याइदिन्छु नि भोलि तपाईँ घरमा बस्नुहोस् न ल म भोलि आउँछु

दस बजीदेखि उता आउँदा हुन्छ ए ल ल त्यसो भने म नि दस बजीभित्रमा चाहिँ म भनिदिन्छु नि अब उसको कति भ्याउने छ के छ कसो छ उसलाई सोध्छु पहिला हो अन्तखेरि उ फ्री रहेछ भनेदेखि चाहिँ म अब दस बजीभित्रमा आ आइदेउ न भनेर भन्छु नि ल अहिले अँ अहिले अब दसैँको बेला छ अब मान् मान्छे त बिजी नै हुन्छ नि हो बिजी हुन्छ र पनि म उसलाई कोसिस गर्छु भन्नुको लागि हो गरिदिनु भनेर हुन्छ नि त्यसो गर्दा होइन राम्रो मान्छे छ अब त्यस्तो हजुर अँ होइन होइन होइन अपटुडेट गर्छ काम उसले राम्रो काम गर्छ कि अरूतिर पनि उसले गरेको छ नि त उसको काम एकदम राम्रो छ सुर्ता नगरे पनि हुन्छ त्यसको लागि अँ होइन म ल्याउँछु नि विश्वास गर्नुहोस् न म लिएर आउँछु म ल्याउँछु राम्रो मान्छे छ नि ल ल ल भोलि भेटौँ न म लिएर आउँछु नि बात मारौँ भोलि ल ल ल ल राखेँ ल